कालिम्पोङ जिल्लामा हावा पानी कस्तो छ भने अहिले चाहिँ गरमै छ अनि यो मौसम चाहिँ घरि चेन्ज भइबस्छ घरि गरम घरि जाडो कोही बेला खरेडी यो मार्च अप्रेलमा खरेटी लाग्छ अनि यो अगस्ट सेप्टेम्बरमा गरम पानी परिबस्छ अनि अक्टोबर नोभेम्बर डिसम्बर जनवरीसम्म चाहिँ एकदमै चिसो हुन्छ त्यस परिवर्तनले चाहिँ हामीलाई धेरै इफेक्ट गर्छ